प्रविधिको विकासले अहिले हामीलाई जनमानसमा धेरै मात्रामा हामीलाई फाइदा पुगिरहेको छ है जस्तै स्मार्टफोन इन्टरनेटको प्रयोगले हामीलाई जस् ब्याङ्किङको क्षेत्रमा धेरै मद्दत पुगिरहेको छ जस्तै कि हामी अनलाइनबाट धेरै कामहरू गर्छौँ जस्तो कि टिकट बुकिङ भयो है होटल बुकिङ ब्याङ्कको क्षेत्रमा यो सपिङहरू गर्नुपरे अहिले हामीलाई इन्टरनेटको एकदमै आवश्यक छ र यसले हाम् हामी जनमानसलाई धेरै फाइदा पुगिरहेको छ जस्तै हामी अहिले ब्याङ्क जानु पर्दैन होइन सबै अब यो गाउँ गाउँमै अहिले इन्टरनेट पुगेको कारणले गर्दाखेरि ब्याङ्किङ पेमेन्टहरू अहिले सबैले गाउँबाटै गर्न सक्छ जस्तो कि मलाई केही अनलाइनबाट सामान किन्नु पऱ्यो भने पनि म घरबाटै अनलाइन मगाउन सक्छु सानो कुरोदेखि ठुलो टिभी बाइकसम्म गाडीसम्म हामीले अनलाइनबाट हामीले अर्डर गर्नुसक्छौँ होटेल बुकिङ हामी कहीँ जानुपऱ्यो भने यहीँबाट हामी बुक गर्नुसक्छौँ घरबाटै र पहिला पहिला पहिला अब हामी होटल बुकिङ गर्नुको लागिलाई एजेन्ट एजेन्टहरू पक्रिनु पर्थ्यो अब ट्रेनमा ट्राभल गर्नुको लागिलाई प्लेनमा ट्राभल गर्नुको लागिलाई बसमा ट्राभल गर्नुको लागिलाई पनि हामी यहाँदेखि धेरै टाडो सहरमा गएर गर्नुपर्थ्यो तर त्यो सबै अहिले गाउँमै भइरहेको छ टिकटहरू होटल बुकिङहरू सबै हामी यहीँबाट गर्नुसक्छौँ अन्त त्यसले गर्दाखेरि चाहिँ अहिले एकदमै यो इन्टरनेटले चाहिँ अब हामी सम्पूर्ण जनमानसलाई चाहिँ धेरै मद्दत पुगिरहेको छ क्या अन्त अब त्यति मात्रै नभएर पेमेन्ट प्यान कार्डहरू बनाउनु पऱ्यो भने पासपोर्ट बनाउनु पऱ्यो भने यो अहिले जति पनि सरकारी योजनाहरू हामीले यसको निम्ति अहिले सबै अनलाइनबाटै अब हामीले आवेदन गर्नुसक्छौँ यसको निम्ति भागदौड गर्नु परेन धेरै धेरै सहयोग धेरै धेरै मद्दत पुगिरहेछ इन्टरनेटले अहिले स्मार्टफोनले गर्दाखेरि गाउँ बस्ती कुना काप्चा ग्रामीण इलाकामा झन धेरै मद्दत पुगिरहेछ आबो हामी यसबाट इन्टरनेटको प्रयोग इन्टरनेट र स्मार्टफोनको प्रयोगले अहिले युट्युब मार्फत हामीले धेरै सिक्ने कुराहरू हामीले त्यहीँनिर हामीले पढ्नुसक्छौँ अन्त पढ्नु सक्छौँ हामीले त्यहीबाटै अब आफ्नो कलाहरू प्रस्तुत गर्न सक्छौँ धेरै धेरै मद्दत पुगिरहेको हामीले महसुस गरेका छौँ